हामीरू चाहिँ फुलहरू यस्तो प्रकारले रोप्छौँ हामी चाहिँ बिउहरू राख्छौँ जब फुलिसकेपछि हामी आफै छिड्छौँ सिजन फुल भयो अब आफ्नै आफैले छिड्छौँ सिजन सिजनमा अर्किडहरू अरू फुल भयो अब हामीले सयपत्री फुलहरू हामी छिटिरहेछौँ हामी रोप्ने बेला भयो अब रोप्दै रोप्छौँ घर वरिपरिको त्यही हो हामी साफ सफाईहरू गर्छौँ त्यहाँदेखि फुल रोप्छौँ त्यस्तै प्रकारले हामी अब अलिक अब सिजन अब आइगयो मुलामुलीहरू रोप्ने अनि गाजरहरू रोप्ने सबैकुरो हामी अब ध्यान पूर्वक नै हामी सिजन सिजनमा चाहिँ सबै नै खेतीहरू पनि लाउँछौँ प्लस हामी सिजन फुलहरू पनि रोप्छौँ स सबै फुलहरू छ बेगुनियाहरू भयो सबै छ अर्किडहरू भयो अब राम्रो राम्रो फुलहरू यो युक्यारिज भन्ने फुलहरू धेरै किसिमको फुलहरू छ हामीले राम्रैसँगले अब स्याहारिरहेको छौँ ग्ल्याडिसहरू भयो साइनिज ल्याम्बहरू भन्ने फुलहरू किसिम किसिम थरीथरीको फुलहरू छ हामी त्यसरी राम्रैसँगले स्याहार्दैछौँ नर्सरीबाट अब कतिवटा कुरो अब नर्सरीबाट पनि हामी त्याउँछौँ हाम्रो बिरुवाहरू अब हाम्रो त्यहाँ लगाइरहेको हुन्छ सुन्तालाहरू भयो अरू कुनै फुलहरू छिटेको छ भने त्यो पनि ल्याउँछौँ धेरै किसिमको नर्सरीमा फुलहरू छिटेको हुन्छ राखेको हुन्छ ल्याएर हामी लाउँछौँ हामी एता उता मागमुग गरेर पनि गाउँघरबाट पनि ल्याएर रोप्छौँ त्यस्तै प्रकारले स्याहार्दैछौँ फुलहरू